हजुर कु ए मो रेनुका सुब्बा बोलेको के भन्छ म चाहिँ सिलगढी मधेशपट्टिको हो कि म चाहिँ दार्जिलिङ घुम्नु आऊँ भनेको थिएँ अन्त मेरो साथीले चाहिँ तपाईँ राम्रो गाइड हुनु हुन्छ दार्जिलिङको भनेर चाहिँ मलाई नम्बर दियो अन्त त्यही भएर चाहिँ मैले तपाईँलाई कल गरेको नि म चाहिँ अब दार्जिलिङ आउँदैछु हो सत्र तारिख अन्त त्यही भएर चाहिँ मलाई घुम्ने अब गाइड चाहिरहेको छ मलाई त्यति दार्जिलिङ त याद छैन हो त्यही भएर चाहिँ मैले तपाईँलाई कल गरेको मलाई चाहिँ अब दार्जिलिङको थुप्रो ठाउँहरू घुम्नु मन छ स्पेसली मलाई टोय ट्रेनमा चढ्नु मन छ हौ मेरो सानैदिखिको सपना हो कि त्यो टोय ट्रेनमा चढ्नु चाहिँ अहिलेसम्म चढ्नु चाहिँ चढेको छुइनँ तर मलाई पुरा चढ्नु चाहिँ मन छ ए हुन्छ हजुर मलाई रक गार्डन पनि जानु मन छ दार्जिलिङको जू पनि दामी छ हरे हो टोय ट्रेन घुम्नु मन छ त्यहाँ चाहिँ कस कस्तो कस्तो हुन्छ होला हौ टोय ट्रेन चाहिँ हजुर हजुर मलाई त्यसमा चाहिँ स्पेसली चढ्नु मन छ हो अब तपाईँले गाइडहरू गरिदिनुभयो भने चाहिँ म आउँदैछु तपाईँ धोका त दिनु हुँदैन होला नि हजुर हजुर म दार्जिलिङ आइपुग्ने बितिक्कै तपाईँलाई कल गर्छु नि तपाईँ कहाँ हुनु हुन्छ होला त्यतिखेर चाहिँ ए म त्यही फर्स्ट सोह्र तारिख चाहिँ पेसोकमा बसौँ त्यहाँदेखि सत्र तारिख चाहिँ दार्जिलिङ जाउँ भनेर सोचेको कि अन्त पहिला चाहिँ म लामा हट्टा घुमेर चाहिँ आउँछु होला हौ चौरस्तामै भेट्छु नि म तपाईँलाई ल हजुर ए हुन्छ त्यहाँ पछि चाहिँ टोय ट्रेन सकिसकेर चाहिँ हामी रक गार्डन जाउँ न अन्त ल मलाई त स्ट्रिट फुड नै मन पर्छ मन पर्नु त हो त्यहाँको स्ट्रिट फुडहरू ट्राई गर्छु नि म वाउ मलाई त्यो त्यस्तो क्राफ्टहरू त झन् धेरै मन पर्छ म पहिलादेखिको सोखिन थिएँ ए हुन्छ हुन्छ हुन्छ